ए तपाईँ कुमुदिनी होम्सबाट बोल्नु भएको नि ए होइन हौ म यो स्कुलको त्यो एक्स्ट्रा करिकुलम विषयमा सोध्नु थियो र नि ए होइन म यो नयाँ स्टुडेन्ट थिएँ कि भर्खर जोइनिङ गरेको अन्त स्कुलमा के कसो हुन्छ एक्स्ट्रा करिकुलमहरू ब्यान्डहरूको बारेमा सोध्नु थियो र नि हजुर ए हजुर

ए हजुर हजुर ए हजुर हजुर

ए हजुर हजुर

हजुर पाएँ

ए हुन्छ हुन्छ त्यसो भए म भोलि पर्सि हुन्छ होला स्कुलतिर आउँछु नि हुन्छ सर